हाम्रो दार्जिलिङमा चाहिँ है अब जति पनि टुरिस्टहरू आउँछ उनीहरूलाई चाहिँ अब सबसे ज्यादा मनपर्ने जग्गाहरू चाहिँ के के छ भन्दा चाहिँ तपाईँहरूको मेन त चौरस्ता भयो है चौरस्तामा चाहिँ तपाईँ सबै प्रकारको मान्छेहरू भेट्नु सक्नुहुन्छ चौरस्तामा चाहिँ अब सबै अब मिटिङ पोइन्ट हो भनौँ न अब मिटिङ पोइन्ट चाहिँ हाम्रो दार्जिलिङको चाहिँ चौरस्ता नै हो है दार्जिलिङ एकदमै राम्रो छ दार्जिलिङमा चाहिँ अब त्यहाँनिर एउटा हाम्रो महान व्यक्ति आदरणीय भानुभक्त आचर्यको मूर्ति छ गोल्डन है गोल्डनमा अनि चौरस्तामा चाहिँ स्पेसियालिटी के छ भन्दा चाहिँ त्यो भेकलहरू चाहिँ कुदाउनु सक्नु हुँदैन चौरस्ताभित्र चाहिँ अब ब्यान छ है चौरस्तामा चाहिँ अब तपाईँ स्कुटी बाइकहरू चाहिँ हातले डोराएर नै लानुपर्छ तपाईँले त्यहाँदेखि ड्राइभ गऱ्यो भने चाहिँ तपाईँले फाइन तिर्नुपर्छ अनि हाम्रो टुरिस्टहरूलाई चाहिँ अब अरू जग्गा चाहिँ के के छ भन्दा चाहिँ अब बतासे भयो है अनि यो दार्जिलिङको सबसे पुरानो चाहिँ अब दार्जिलिङ टोइ ट्रेन भयो हो अनि तपाईँको रक गार्डनहरू भयो जापनिस टेम्पल पिस पगोडा भयो महाकाल टेम्पल है अनि सन्दकपू टाइगर हिल धेरैवटा जग्गाहरू छ नाइटिङ्गेल पार्कहरू भयो अनि अब टुरिस्ट चाहिँ अब आएर पनि अब घुमिनसक्ने जग्गाहरू छ है आएर चाहिँ अब हाम्रो अब दार्जिलिङमा चाहिँ अब सबै टुरिस्टहरूलाई चाहिँ एकदमै अब वेल ट्रिट गर्छ है अब मेन अब रोचक बनाउने जग्गा नै हाम्रो त अब मौसम हो मौसमले गर्दै अब धेरै अब टुरिस्टहरू आउँछ है त्यही माथि अब एकदमै अब दार्जिलिङ चाहिँ अब बाहिरबाट मात्रै हेर्दा होइन अब भित्रबाट नै एकदमै सुन्दर छ मान्छेहरू पुरा अब ठुलो मन भएको छ है अनि हाम्रो दार्जिलिङ चाहिँ अब सबैले अब क्विन्स अफ द हिल भन्छ साँच्ची नै अब नामअनुसार अब काम पनि छ दार्जिलिङको चाहिँ अब नाम राख्नुमा चाहिँ अनि अब धेरैवटा टी स्टेट्सहरू छ है टी गार्डनहरू पुरा छ टी गार्डनहरू पनि घुमिनसक्नु छ नामी नामी टी गार्डन्सहरू छ